हाम्रो कालिम्पोङमा अन्धविश्वासीहरू भन्दा पनि अब त्यो अन्धविश्वास भए पनि त्यसमा विश्वास गर्नेहरू धेरै छ कारण यो एकदम हाम्रो जुन चाहिँ कालिम्पोङ शहर छ त्यो चाहिँ एकदम धार्मिक प्ररवितिको छ जस्तै तपाईँले अब कुनै नानी बिमार भयो भने है डक्टरकोमा लानु अगाडि उसलाई एक एकपल्ट चाहिँ धामी झाँक्री गर्छै गर्छ त्यो अगाडि भ्याएन भने पनि डक्टर देखाइसकेर भाए पनि उसलाई त्यो धामी झाँक्री है गर्नु लाउँछै लाउँछ तपाईँको अब यहाँ केही पऱ्यो कोस कसैलाई केही अब घरमा केही क्षति पऱ्यो भने अब त्यसमा घरमा पुजा लाउने है आझै पनि रहिरहेको छ त्यो परम्परा है घरमा पुजा लाउने अन्त यसो ग्रह जाप गराउने है त्यो परम्परा हुन्छै हुन्छ है र कुनै जग्गामा जस्तै हामीले केही गर्नु नसके पनि अब अरू धामी झाँक्री गर्नु नसके पनि एउटा मन्दिरमा गएएर मात्रै भए पनि त्यहाँ केही चडाएर केही सङ्कल्प गरेर त्यो गर्ने हाम्रोमा त्यो परम्परा अहिलेसम्म छ त्यो अब आन्धविश्वास भएपनि यो सबै कुराहरूमा चाहिँ एउटा दृढ विश्वास लिएर यहाँको मान्छेहरूले चाहिँ एउटा काम गर्छ